पहिलातिर चाहिँ केटीहरूले हामी केटीहरूले भाँडाकुटीहरू खोल्थ्यो र भाँडाकुटीमा केटी केटीहरू मिलेर किचनको के के को त्यहाँनिर त्यो खेल्थ्यो पकाएरहेरू गर्ने र आजकल चाहिँ केटीहरू सबैमा केटीहरू पनि पार्टिसिपेट गर्नु थालेको छ केटीहरूले पहिला केटाहरूले खोल्थ्यो र अहिले पनि केटीहरूले पनि फुटबलहरू खेल्नु थालेको छ ऱ्याकेटहरू खेल्नु ब्याडमिन्टनहरू खेल्नु थालेको छ र त्यसरी नै केटीहरूले थालेको आजकल गेमहरू